गुड मर्निङ मिस मिस म त अहिले मामाको घर आएको छु दार्जिलिङ हजुर पूजा थियो कि मिस अन्त हाम्रो वाङ थियो पाँच दिनको अन्त त्यो पूजाको लागि पो आइराखेको छु मिस म त म त एकदुई दिन मिस यतै हजुर ए हजुर अरू साथीहरू चाहिँ ए हजुर हजुर

मिस म त दुई तिन दिन ढिलो हुँदा केही हुँदैन हुन्छ मिस म पर्सीको दिन चाहिँ आउनुसक्छु मिस म्याच चाहिँ कहाँ हुन्छ यो नयाँ चाहिँ

ए ए हजुर इन्टर कलेज पार्टिसिपेट भएको मिस हुन्छ मिस हुन्छ थ्याङ्कयू मिस मिस अहिले त छुट्टीले गर्दा होस्टेल पनि बन्द छ मिस अहिले छुट्टीले गर्दा अहिले होस्टेल बन्द छ मिस अन्त आयो भने पनि बाहिरै बस्नुपर्छ साथीहरूकोतिरै म साथीहरूसँग कुरा गर्छु नि मिस अब अहिले त बाहिर रुम झट्टै पाइहाल्नु पनि साह्रो पर्छ पिजीहरू पनि फेरि अलिक निक्कै महँगै पर्छ मिस हजुर हुन्छ मिस म घरमा पनि कुरा गर्छु एकपल्ट किनभने अहिले म पूजाले गर्दाखेरि दुई तिन दिन नभ्याउने नै थिएँ अन्त पहिला हजुर मिस हजुर मिस ए हजुर हुन्छ मिस हुन्छ मिस म पर्सीको दिन आइपुगिहाल्छु मिस हुन्छ हुन्छ मिस हुन्छ मिस